हामी यो सरस्वती पूजाको टाइममा चाहिँ मकै रोप्ने गर्छौँ जसमा चाहिँ हामीले हरएक वर्ष नै मकैको सिजन आउँछ हाम्रो मकै रोप्ने ठाउँ त्यतिखेर सिमी फर्सी रोपेर स्कुस गर्छौँ हामीले यो डिसेम्बरको टाइममा चाहिँ सागहरू रोपेर हामी खान्छौँ यो बर्खाको टाइममा चाहिँ धेरै कम्ती मात्रमा चाहिँ बर्खाको टाइममा चाहिँ खेतीपाती गर्ने हुन्छ किन भने त्यतिखेर धेरै पानीहरू परेकाले गर्दाखेरि चाहिँ जुन चाहिँ तुलफुलहरूदेखिको लिएर साग बर बिजनहरू सबै नै पानीले अलिकति बेसी पानी भएर चाहिँ राम्रोसँगले उब्जनी हुँदैन